दार्जिलिङ जिल्लालाई पहाडकी रानी भनेर हामी सबैले सानो छँदादेखिको नै सुन्दै आएको हो जब हामी दार्जिलिङको सहरतिर हेर्छौँ त्यहाँ स्वास्थ्य सेवाहरू अति नै राम्रो छ त्यहाँ डाक्टर्सहरू पनि समयमा पाउँछौँ हामीले स्पेसियलिस्ट डाक्टरहरू पनि देख्न चाहिँ सक्छौँ अनि त्यहाँ गाउँहरू हेर्दाखेरि अझ राम्रो छ जुन स्वास्थ्यको सेवाहरू दिन्छ त्यो अलिक राम्रो छ गाउँहरूभन्दा अन्त जब हामी गाउँहरूमा हेर्छौँ त्यहाँ ए एउटा एउटा वा दुइवटा फाटक फुटुक हामीले स्वास्थ्य सेवाहरू भएको देख्न सक्छौँ डाक्टर्सहरूको नर्सेसहरूको पनि त्यहाँ अलिक धेरै नै कमी छ अन्त जस्तै जब एउटा मान्छेलाई कुनै पनि रोग लाग्यो अरे त्यसलाई एकछिनको लागि मात्र के हुन्छ भन्दाखेरि एकछिनको लागि मात्र त्यसलाई हटाउनु सकिन्छ तर त्यो मान्छेलाई निको पार्नुको लागि त्यही जहाँ एकदम राम्रो असल स्वास्थ्य सेवा दिन्छ त्यही लगेर त्यही गो जानु पर्ने जानु पर्ने छ